डिजिटल कलामा गरेको राम्रै हो तर त्यो पनि आफ्नो हातले गरेको कलाहरू भनेको अझ अन्य देशमा राम्रो लाग्छ अझ राम्रो प्रकृतिमा राम्रो लाग्छ